हाम्रो दार्जिलिङको धार्मिक स्थल भन्नुपर्दा चाहिँ हाम्रो महाकाल मन्दिर हो यो चाहिँ एकदमै जीवित मन्दिर हो बाहिरबाट टाढा टाढाबाट हाम्रो यता मन्दिरमा चाहिँ मान्छेहरू दर्शन गर्नु आउनुहुन्छ हाम्रो मेन त्यो सि सिजन जहाँ चाहिँ भिड हुन्छ त्यति त्यो सिजन चाहिँ अक्टोबर हो अक्टोबर महिनामा चाहिँ त्यो देश विदेशबाट चाहिँ हाम्रो महाकाल मन्दिरलाई चाहिँ दर्शन गर्नु आउनुहुन्छ